म असल बोल्दैछु निमा रेस्टुरेन्टबाट मलाई चाइनिस फुडहरू दुई प्लेट मोमो जर्ज बजारको पन्यु होटलको दुई सय सात रुम नम्बरमा अहिले बाह्र बजीभित्रमा अर्डर ल्याइदिनु होस् न